मैले देखेको बायो ग्यास प्लान्टको नाम चाहिँ गोबर ग्यास हो होइन र अब यसले जनताहरूलाई कसरी सकाउँछ भने चाहिँ फर्स्ट अब गोबर ग्यास चाहिँ गाईको गोबर होइन र अरू कुहिने सामानहरू र कम्ती पानीबाट चल्छ होइन र यो चाहिँ अब खानाहरू पकाउनु ओर्नुको लागि चलाउँछ अनि यो गोबर ग्यास चाहिँ अब एलपिजी ग्यास सिलिन्डरभन्दा सस्तो पनि हो र अब खानाहरू खान पकाउनु खानुको खानु पनि अब यसले हेल्थलाई तेस्तो इफेक्ट गर्दैन होइन र यो बायो ग्यास चाहिँ हामीले प्रायः जस्तो भिलेजहरूतिर देख्छौँ